म सरोजा छेत्री निगेटिभ एक्सपिरियन्स अब मेरो चाहिँ के रह्यो भन्दाखेरि चाहिँ यो मैले अनलाइन सपिङ गरेको थिएँ ओलेको चाहिँ होइन ओलेको चाहिँ मैले रेजिम मँगाएको थिएँ अनि ओलेको रेजिमेन मगाउन साथ साथै मैले अर्को एउटा लेक्मीको पोर फिक्स टोनर पनि मैले मँगाएको थिएँ होइन पोर फिक्स टोनर पनि मँगाएको थिएँ अर्को एउटा ओलेको रेटिनल नाइट क्रिम पनि मैले म मगाएको थिएँ तर म एकदमै डिसएपइन्ट छु यसमा चाहिँ त्यो चाहिँ किन भने देखिलाई मैले यत्रो अनलाइन सपिङ गरेँ होइन मेरो सबै राम्रै आएको थियो तर यो चाहिँ मेरो एकदमै वर्स्टभन्दा पनि वर्स्ट प्रडक्ट मैले योपालि रिसिभ गरेको छु होइन मैले आब एक्सपेक्ट पनि गरेको थिइनँ कि म यस्तो अब वर्स्ट प्रडक्ट ऊ यो गर्छु रिसिभ गर्छु भनेर होइन अनि मेरो चाहिँ यो चाहिँ के भयो मेरो चाहिँ प्रब यो प्रडक्ट रिलेटेड प्रबलम चाहिँ के भयो भन्दाखेरि चाहिँ यो जुन चै मैले ओले क्रिम मगाएको छु यो चाहिँ मैले मगाएको थिएँ एन्टी एजिङ क्रिम राइट सेभेन अल इफेक्टमा चाहिँ मैले एन्टी एजिङ क्रिम मगाएको थिएँ त्यसमा चाहिँ रेजिममा चाहिँ डे क्रिम र नाइट क्रिम मगाएको थिएँ रेजिममा अनि फेस वास र सेरम पनि मगाएको थिएँ त्यो कुनै पनि एकदम करेक्ट आएको छैन मलाई यो नर्मल ओलेको सेभेन इफेक्टको मलाई नर्मल क्रिम पठाएको छ होइन नर्मल फेस क्रिम पठाएको छ मलाई ओलेको अनि अर्को कुरा चाहिँ मलाई यो मैले नाइट क्रिम नाइट क्रिममा चाहिँ सेभेन इफेक्टकै मैले नाइट क्रिम मगाएको थिएँ तर मलाई रेटिनलको नाइट क्रिम पठाएको छ मलाई मस्टुराइजर पठाएको छ यो चाहिँ म ऊ यो गर्दिनँ किनभने मैले योभन्दा अगाडि पनि धेरैवटा ऊ यो प्रडक्टहरू मगाएको थिएँ तर यो चाहिँ एकदमै नराम्रो पर्यो यो चाहिँ मलाई मन परेन फेरि प्याकेजिङ पनि यति साह्रो नराम्रो प्याकेजिङहरू पनि होइन यो प्याकेजिङ पनि एकदमै नराम्रो थियो मलाई मन परेन त्यो प्याकेजिङ पनि अन्त प्लस मेरो जो एक्सपाइरी डेट पनि अब कति पनि मेरो छैन यो क्रिममा म त्यसै पनि म यो युज गर्दिनँ मलाई म म मैले यो मैले यो क्रिम युज गर्ने होइन मैले यो मगाएको क्रिम नै आएको छैन त म यो क्रिम राख्दिनँ म यो मलाई यो म यो रि रिफन्ड गर्छु अनि म यो एक्सचेन्ज गर्छु या त म रि रिटर्न नै गरिदिन्छु म यो ऊ यो गर्दिनँ म मेक मैले मँगाएको क्रिम होइन यो अनि अर्को कुरा मैले रेटिनल नाइट क्रिम मगाएको थिएँ हो रेटिनल नाइट सेरम मगाएको थिएँ तर मलाई यो इन्स्टेड अफ रेटिनल सेरम मलाई यो रेटिनल नाइट मोस्चुराइजर पठाएको छ म यो युज गर्दिनँ अर्को लेक्मी पोर फिक्स टोनर लेक्मी पोर फिक्स टोनर मगाएको रिप्लेसमा मलाई यो आइ डन्ट नो व्हाट इज दिस लेक्मी फेस क्लिन्जर बिफोर डे क्रिम बिफोर नाइट क्रिम भनेर पठाएको छ यो चाहिँ म युज गर्दिनँ म यो एकदमै एकदमै नराम्रो यो प्याकेजिङ पनि के हो यो कस्तो प्रकारले पठाएको बिक्री नभएर पठाएको हो कि के गरेर पठाएको हो त्यो मलाई थाहा छैन तिमीहरूले किन पठयो भनेर तर मलाई यो छिटोभन्दा छिटो रिटर्न गरिदेऊ मलाई एक्सचेन्ज पनि होइन किनभने यो यस्तो प्याकेजिङ यस्तो नराम्रो नराम्रो प्रकारले प्याकेजिङ पठाएको छ यो बट्टाहरू पनि फुटिरहेको छ साइडबाट क्र्याक भइरहेको छ अनि यो प्याकेजिङ यो जुन चाहिँ कार्टुन आउँछ त्यो कार्टुनमा पनि बाहिरबाट फाटिरहेको छ होइन भिजिरहेको छ सबै यसको यो ऊ योहरू पनि सबै मेटिराखेको छ रिटर्न ऊ योहरू पनि सबै मेटिराखेको छ के अरे इन्स्टिेड अफ मेरो एजिङ एजिङको डे क्रिम र नाइट क्रिमको प्लेसमा चाहिँ मलाई यो नर्मल डे क्रिम पठाएको छ म यो नर्मल डे क्रिम युज गर्दिनँ मलाई मन परेन तिमीहरूको यो आइन्दादेखिको म तिमीहरू को यो ऊ योबाट म गर्दिनँ सपिङ पनि गर्दिनँ होइन अब जुन चाहिँ मैले पोर फिक्स टोनर म पोर फिक्स टोनर मगाएको थिएँ त्यसको रिप्लेसमा चाहिँ यो लेक्मीको फेस भनेर क्लिन्जर आएको छ होइन अनि यो मलाई चाहिँदैन मैले अर्कै मगाएको थिएँ अर्कै फेरि यहाँ अफर भनेर आएको छ होइन अफर भनेर आयो अनि अफर पनि मैले राम्रोसँगले पाइनँ यो डिस्काउन्ट भनेर आएको छ राम्रोसँगले मैले यो डिस्काउन्ट पनि पाइनँ त्यो त्योभन्दा त हामीले यहीँ मार्केटमै गएर किन्यो भने बरू हामीलाई फाइभ पर्सेन्ट टेन पर्सेन्ट डिस्काउन्ट गरेर दिन्छ हामीले यहाँ राम्रोसँगले पाएन पनि एज इट इज यहाँ जस्तो दाम छ त्यस्तोमै पायो होइन अनि यो बट्टाहरू पनि सबै साइडबाट फुटिसकेको छ बाहिरको क्रिम भित्रको क्रिम पनि राम्रो छैन त्यो फुटेको टुक्राहरू सबै भित्र पसेको छ होइन त्यो पनि मन पर् परेन अन्त मैले जुन चाहिँ क्रिम मगाएको थिएँ त्यो क्रिम यो होइन सो म यो क्रिम राख्दिनँ र तिमीहरूकोबाट चाहिँ अब चाहिँ म सपिङ गर्दिनँ म मलाई मन परेन र म सबैलाई रेकमेन्ड गर्छु कि यहाँबाट चाहिँ कसैले पनि सपिङ नगर्नु भनेर